हाम्रो भारतको रोजगार हेरेर आउँदा चाहिँ भन्नु पर्ने यही छ कि अनइम्प्लोइड ज्यादा छ यहाँ अनइम्प्लोइड गभर्मेन्ट सर्भिस त बिलकुलै छैन अब भएको गभर्मेन्ट गभर्मेन्ट अफिस पनि सबै प्राइभेटै भएको छ इफ फर एक्जाम्पल पोस्ट अपिस इलेक्ट्रिसिटी अफिस यिनीहरू डल्लै प्राइभेट भएको छ मान्छेले गएर त्यहाँ काम गर्दा पनि कस्तो हुन्छ भन्दा कामको पिरियड भरि मात्रै पैसा पाउँछ उनीहरूले अदरवाइज उनीहरूको पेन्सन सेन्सन के पनि छैन मान्छेको अहिले पेन्सन छैन भने त्यो मान्छे लास स्टेजमा गएर सिनियर सिटिजन भएर त्यो मान्छेले के गरेर खान्छ जब उनीहरूको अर्निङ हुन्छ एउटा मन्थ्ली स्यालरीमा बेस गरेको हुन्छ त्यो त त्यति बेलै खर्च भएको हुन्छ अब यसरी पेन्सन पाएन भने त उनीहरूको इन फ्युचर चलाउनु पनि साह्रै छ अन्त हाम्रो इन्डियामा चाहिँ करपसन बेसी छ करपसनले गर्दा जति पनि लिडरहरू पोलिटिकल लिडरहरू जो जो ठुल ठुलो मान्छेहरू आउँछ उनीहरूको फेमेली मेम्बर्सहरू भयो सबैलाई उनीहरूले कामहरू उनीहरू उनीहरूकै मेम्बर्सहरूलाई हाल्छ हामीलाई त छैन कामहरू हामी त बेरोजगार हो अनइम्प्लोइड हो अन्त उनीहरूको चाहिँ करपसन बेसी भएर पैसा देऊ अन्त काम लगाउ त्यस्तो लाख लाख रुपियाँ त हाम्रोमा भए त हामी किन काम खोज्नु जान्थ्यो र र चाहिँ दु ख लाग्छ क्या हाम्रो भारतको रोजगार भन्दा चाहिँ एकदम टोट्टली यो चाहिँ भ्रष्टचारले भरेको छ हाम्रो भारतको रोजगार चाहिँ